भाइ के हो गाडी त पुरा मैला राखेको छ त सफा पनि गर्दैन रहेछ पहिला त यस्तो थिएन त गाडी किन यस्तो सिटहरू पनि हेर पुरा मैला के कम्बा उयसले कम्पनीले राम्रो उयो दिँदैन कि स्यालेरी किन यस्तो गरेको भाइ कोही बेला रात बिरात हिँड्नुपर्छ टायरहरू पनि एक्स्ट्रा बोकेको छैन रहेछ बाटोघाटोमा के होला कसो होला किन यस्तो हेल्चेक्र्याइँ गरेको गाडीहरू त साफ सफाइ गरेर राख्यो भने त नयाँ जस्तो बनाउनु नि किन त्यस्तो नगरेको गाडीलाई अलिक स्याहार सुसार गरेर राख्यो भने पो सबै चढ्नु पनि मन गर्छ त यस्तो मैला गाडीमा हेर हेर्दै गाडी कस्तो मैला साफ सफाइ राख्नु ल गाडी त्यसो गऱ्यो भने मात्रै पेसेन्जर पाउँछ नभए त गाडीमा चढ्नु मान्दैन नि कोही पनि सफा राख्नु ल गाडी रातितिर हिँड्दाओर्दा अभर पर्छ त्यसरी राख्नुहुँदैन